हिजोअस्ति भर्खरै अब चार पाँच दिन भयो मैले ज्याकेट लिएको कि मलाई मनैपरेन कि अहिले चाहिँ फर्स्टमा चाहिँ अति नै राम्रो थियो धेरै मनपर्यो क्या मलाई यसको कलर यसको ब्रान्ड क्वालिटीहरू धेरै नै राम्रो लाग्यो अन्त मैले किनेँ तर धुँदाखेरि चाहिँ यसको कलर गयो क्या मैले दुई तिन दिन बजारहरू जाँदाखेरि लगाएँ तर धोएरखेरि धुँदाखेरि यसको कलर गएर चेन पनि बिग्रिहाल्यो हो फेरि फर्काइदिउँ भनेको अब किनी त हालेँ किन हो होइन पैसा त वे उयो वेस्ट भइहाल्यो अन्त अब यत्तिकै अब यसलाई अब त्यो दोकानबाट चाहिँ किन्नु चाहिँ हुँदैन रहेछ है यो ज्याकेट चाहिँ एकदमै मलाई मनपरेन के यसको फाटेर कलर गएर